हेलो हजुर गुड मर्निङ सुन्नु होस् न तपाईँ सरोज रेस्टुरेन्टबाट बोल्नु भएको हो ए हजुर हजुर मैले भर्खरै मात्र तपाईँकोबाट रेस्टुरेनटमा आज दिउँसोको लन्च अडर गरेको थिएँ हो हजुर हजुर लन्चमा चाहिँ मैले तपाईँकोमा फास्ट फुडहरू अडर गरेको थिएँ

तर कुनै कारणले गर्दा म त्यो लन्च लन्चलाई चाहिँ रद्द गर्न चहान्छु क्यानसल गर्न चहान्छु हजुर किनभने म मेरो परिवारलाई लिएर अचानक मेरो साथीको घरमा जानु पर्दैछ नि त कि त्यही भएर तपाईँको अडरलाई क्यानसल गर्न चहान्छु फेरि हजुर हजुर हजुर तपाईँको त्यो अब अडर अलिक टाइम लाग्ने रहेछ म अब निस्की निस्की हाल्नु पऱ्यो भनेर नि हजुर त्यही भएर क्यानसल गर्नु पर्ने भयो मैले कि अहिले त्यही भएर त्यो अडर चाहिँ क्यानसल गरिदिनु होला फेरि कुन कुनै दिन फेरि अवसर पाएभनेदेखि तपाईँको रेस्टुरेन्टमा फेरि अडर गर्ने छु है आजको लागि चाहिँ त्यो अडर प्लिज काइन्डली क्यानसल गरिदिनु होला है हुन्छ हुन्छ हवस हवस धन्यवाद हुन्छ